नमस्ते हजुर हो त ए हजुर हजुर ए हजुर हुन्छ म तपाईँलाई बताउन सक्छु हुन्छ हुन्छ म यहाँ दार्जिलिङमा झन्डै दस पन्ध्र वर्ष अगाडिदेखि यहाँ दार्जिलिङमा टुरिस्ट गाइडै गर्दैछु म होइन अनि दार्जिलिङमा चाहिँ तपाईँको यो जुन ब्रिटिसको जुन थुप्रै ठाउँहरू छ त्यस्तो जो घुम्नलायकको छ अन्त नम्बर वानमा चाहिँ तपाईँको दार्जिलिङमा ब्रिटिस टाइममा बनिएको थुप्रै फ्याक्ट्रिजहरू छ टी गार्डन फ्याक्ट्रिजहरू छ बुझ्नुभयो अनि जसमा तपाईँकोमा सबभन्दा फेमस टी गार्डन अर्थात् त्यहाँनिर मकैबारी टी गार्डन त्यसको फ्याक्ट्रीहरू तपाईँ घुम्न सक्नुहुन्छ जो चाहिँ ब्रिटिस उपनिवेश टाइममा बनिएको हो अनि दोस्रो हेप्पी भेली टी गार्डन छ अनि सक्नुहुन्छ अनि तेस्रो मेन हजुर हेप्पी भेली टी गार्डन हजुर त्यहाँ घुम्न सक्नुहुन्छ अनि अर्को मैले पङ्खाबारी टी गार्डन भने तपाईँलाई त्यो पनि घुम्न सक्नुहुन्छ अनि अर्को चाहिँ मिन कमान टी गार्डन छ बुझ्नुभयो अनि यो तिनवटा टी गार्डन यो ब्रिटिस कालमा बनिएको एकदमै फेमस टी गार्डनहरू हो र यहाँनिर तपाईँहरू एकदमै मजासँगले घुम्न सक्नुहुन्छ एकदमै रमाइलो छ टी गार्डनको हरियो हरियालीहरू छ यहाँ मजाले घुम्न सक्नुहुन्छ अनि त्यो कोलोनियल टाइममा तपाईँको कसरी त्यो टी गार्डनलाई स्टाब्लिस गरियो त्यसको हिस्ट्रीहरू पनि त्यहाँको त्यो म्युजियममा टी गार्डनको फ्याक्ट्रीमा म्युजियमहरू छ दार्जिलिङमा तपाईँको ब्रिटिस टाइममा बनिएको टोय ट्रेन छ बुझ्नुभयो टोय ट्रेनको यहाँनिर तपाईँको दुईवटा तिनवटा स्टेसन छ तपाईँको तिन तिनधारे स्टेसन छ एउटा घुम स्टेसन छ र एउटा तपाईँको सोनादा स्टेसन छ अनि यो स्टेसनमा तपाईँको ब्रिटिस टाइममा कसरी उनीहरूले रेललाई यहाँ दार्जिलिङमा ल्यायो ट्रेनलाई दार्जिलिङमा ल्यायो अनि कस्तो प्रकारले उनीहरूले रेल बिछ्यायो त्यसको निम्ति त्यो सबै रेल्वे स्टेसनमा पोस्टर्सहरू छ आर्टहरू छ बुझ्नुभयो अनि त्यति बेलाको मसिनहरू पनि छ यहाँनिर अनि कुन चाहिँ ब्रिटिस मान्छेले अथवा आर्किटेक्चरहरूले यहाँनिर त्यो बनायो भन्ने कुराहरू पनि त्यहाँनिर त्यो म्युजियमहरूतिर तपाईँले पाउन सक्नुहुन्छ आर्किटेक्चरहरूले यहाँनिर म्याप नक्सा बनायो भन्ने कुराहरू पनि त्यहाँनिर त्यो म्युजियमहरूतिर तपाईँले पाउन सक्नुहुन्छ त्यसले गर्दाखेरि यो ट्रेनको बारेमा तपाईँ ट्रेनको जग्गा जति जति छ त्यहाँनिर तपाईँ घुम्न सक्नुहुन्छ अनि यहाँनिर ब्रिटिस टाइममा बनिएको विशेष गरी यहाँनिर चर्चहरू छ पुरानो पुरानो चर्चहरू बुझ्नुभयो अन्त चर्चहरू छ अनि अर्को कुरा यहाँनिर चर्च सँगसँगै त्यति बेलाको समयमा बनिएको कलेजहरू छ कलेजहरूमा यहाँनिर लरेटो कलेज छ जसलाई अहिले आज हामी साउथफिल्ड कलेज भन्छौँ त्यसको हेरिटेज बिल्डिङ छ यहाँनिर बुझ्नुभयो ती ब्रिटिस टाइममा बनिएको हेरिटेज बिल्डिङ छ अनि अर्को तपाईँको सेन्ट जोसेफ कलेज छ सेन्ट जोसेफ कलेज पनि त्यति बेलै बनिएको हो अनि अर्को यहाँनिर सेन्ट पल्स स्कुल छ त्यही टाइममा बनिएको जो सेन्ट पल्सको जुन बिल्डिङ छ त्यो पनि हेरिटेज बिल्डिङमै आउँछ अनि अघि मैले भन्न बिर्सेँछु जुन टोय ट्रेनको यो दार्जिलिङको रेल्वे स्टेसन छ त्यो पनि हेरिटेज साइटमै आउँछ युनेस्कोले नै अथर्राइज गरेको यहाँको हेरिटेज साइटहरू हो यिनीहरू अनि यहाँनिर चर्चहरू चर्चहरू पनि थुप्रै थुप्रै छ अनि त्यत त्यति बेलाको समयमा हजुर हजुर म एकदमै तपाईँलाई घुमाइदिन सक्छु तर प्याकेज सिस्टममा मात्रै तपाईँलाई घुमाउन सक्छु

ए हजुर हजुर हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ थ्याङ्क्यु